हेलो डेलिभरी गर्ने भाइ हो ए त्यही त मैले हिजैदेखि फोन गरेको तपाईँलाई ग्यास ल्याइदिनु भएन भनेर नि ए त्यही त मैले तपाईँलाई त्यत्रो विश्वास गरेर भनेको नभए त अरूलाई पनि भन्दा भइहाल्थ्यो नि तपाईँले त हेर्नुहोस् अभर पारिदिनु भयो नि हामीलाई त हिजोदेखि सकिएर कस्तो बिजोक भइरहेको छ हुनु त हुन्छ त्यही त भाइ अब एकदमै छिटो गरेर ल्याइदिनुहोस् त्यही त मैले अस्तिदेखि तपाईँलाई भनेको एकदम विश्वास गरेर नभए त अरू नै मान्छे पनि थियो नि हामीले तपाईँलाई अबबो तपाईसँग पहिल्यैदेखि अब हामीले तपाईँलाई ल्याइदिनु हुन्थ्यो त्यही भएर चाहिँ अब भनेको बिजोक भइरहेको छ नि यहाँनिर हजुर हुन्छ हुन्छ म तपाईँलाई अनलाइनै पेमेन्ट गरिदिन्छु नि ल हस् हुन्छ